कृषिका विषयमा भावी पुस्ताका लागि चाहिँ मेरो सुझाव चाहिँ एउटै छ ग्रो हेल्दी इट् हेल्दी है जत्तिसक्दो आफूले अर्ग्यानिक फार्मिङ प्र्याक्टिस गर्नु है अरूलाई पनि त्यही प्रिच गर्नु अर्गेनिक फार्मिङै प्रिच गर्नु अनि सस्टिनेबल फार्मिङ गर्नु है हामी इन्डियाको एग्रिकल्चरबाट चाहिँ लार्जेस्ट इकोनमी आउँछ के लार्जेस्ट इन्कम चाहिँ एग्रिकल्चरबाटै आउँछ कृषिबाटै आउँछ है हाम्रो भारत देशको चाहिँ अनि तिमीहरूको कत्ति ठुलो हात हो र होला होइन इकोनमीमा इन्डियाको इकोनमीमा त्यो पनि सोच्नु होइन अनि त एउटा कुरा याद राख्नुपर्छ होइन हामीले फार्मिङ गर्दा यो पनि सोच्नपर्छ कि हामीले वरिपरि इन्भारोमेन्टलाई कस्तो एफेक्ट गर्दैछौँ त्यो पनि सोच्नपर्छ है जति सक्दो जुन चाहिँ तिमीले फार्मिङ प्र्याक्टिस गर्दैछौँ त्यसले चाहिँ तिम्रो इन्भाइरोमेन्टलाई वरिपरि सराउन्डिङ्सलाई पनि हेल्दी होस् प्लस तिम्रो तिम्रो लागि पनि त्यो लाभदायक होस् त्यो बिचको बाटो चुज गरेर चाहिँ हामीले होइन फार्मिङ गर्नपर्छ अनि अर्को चाहिँ के भन्न चाहन्छु भन्दाखेरि पहिलाको कृषिहरूले चाहिँ के गर्थ्यो भन्दाखेरि उनीहरूको नलेज हुन्थ्यो तर उनीहरूको त्यो अहिले जस्तो हामीले अहिले जस्तो एग्रिकल्चर एउटा फाल्टै फिल्ड अफ स्टडी भएर आएको छ होइन हामीले पढ्न सक्छौँ स्कुलमा कलेजमा है तर पहिलाको जमानामा त्यस्तो त केही थिएन तर पनि उनिहरूको नलेजले पहिलाको फारमर्सहरूले चाहिँ उनीहरूको नलेजले जति सक्दो फार्मिङ गरे होइन तर अहिले त धेरै कुरो सिक्न पाउँछ अहिलेको फारमर्सहरूले सो होइन जति सक्दो मो मोडर्न मेथोड्स टेक्निक्सहरू युज गर्नु होइन जति सक्दो चाहिँ त्यो उब्जाऊ बेसी होस् अनि त्यही अर्ग्यानिक फार्मिङ मैले भनिहाले पहिल्यै त्यही अर्ग्यानिक फार्मिङ नै प्रिच र प्र्याक्टिस गर्नु